हजुर दिदी म हौ माया तपाईँको चप्पल दोकान छ होइन प्रियङ्का होइन चप्पल दोकानेनी ए मलाई चप्पल चाहिएको थियो हौ पाँच नम्बरको पाँच नम्बरको छ सानो साइजको ए हवाई चप्पल ह अजन्ता हवाई चप्पल चाहियो हौ मलाई सिम्पलमा कलर अब कस्तो हुन्छ अब कलर जस्तो पनि चल्छ हौ घरमा बस्नु त हो नि दाम भन न दाम कति छ ए एक सय तिस त बेसी भयो नि एक सय तिस एक सय रुपियाँ हुँदैन ए एक सय रुपियाँ हो भने त दुई जोडी लानुपर्छ होला हौ सस्तै रहेछ अलिक दुई जोडी होइन म आफै आउँछु भोलितिर हो दुई जोडी अँ ए अँ त्यति साह्रो एमरजेन्सी त छैन कि छ कि छैन पाँच नम्बर साइजको भनेर एकैचोटि दुई जोडी नै लान्छु नि म भोलि आएर लान्छु दामहरू कति भयो दुई जोडीको दुई सय भयो नि दोकान चाहिँ कहाँ कहाँनिर छ तिम्रो दोकान ए कालचिमीमा नयाँ खोलेको ए अजन्ता स्टोर भनेर लेखेको ए ल ल भोलि आउँछु त्यहीँ नै चिनेको छ मैले त्यो दोकान